कालेबुङमा पन्ध्र अगस्ट खुबै राम्रो प्रकारले मनाउने गरिन्छ भनिन्छ दिल्लीपछि दोस्रो स्थानमा पन्ध्र अगस्ट मनाउने क्रममा कालेबुङ आउँदछ कालेबुङले धेरै वर्ष अघिदेखि यो पन्ध्र अगस्ट पारम्परिक रूपले मनाउँदै आएको हो तर यस वर्ष मलाई अति नै मन परेको कुरा के हो भने कालेबुङका लोकल मानिसहरूले यसपल् यसपाली यहाँको लोकल व्यञ्जनहरू जुन प्रकारले पसलहरू थापेर बेचेका थिए र विभिन्न प्रकारको खानेकुराहरू त्यस पसलहरूमा पकाएको देखेँ बेचेको देखेँ र मानिसहरूले खाइरहेको देखेँ र मानिसको असाध्यै भिड पनि देखेँ यसपल्ट र मेला ग्राउन्डको फुटबल त्यहाँको मार्चपास्ट त्यहाँको सङ्गीतमय कार्यक्रमहरूसँगसँगै कालेबुङको मेन रोडमा र डिएस गुरुङ रोडमा पनि त्यस्तै रमाइलो रमाइलो कार्यक्रमहरू भइरहेको थियो र ती कार्यक्रमहरूमध्ये सबैभन्दा रोचक लागेको चाहिँ मलाई यसपल्ट यहाँको लोकल व्यञ्जनहरूको पसलहरू जहाँ यहाँको विभिन्न प्रकारको लोकल खानेकुराहरू गोर्खा खानेकुराहरू हामीले देख्न पायौँ र खान पायौँ र चाख्न पायौँ र यो कुरो मलाई खुबै मन पऱ्यो यसपल्ट